मेरो हबी चाहिँ सिङगिङ हो गीतहरू गाउनु मनपर्छ मलाई त होइन साह्रै अनि म चाहिँ गाउँ घरहरूतिर प्रोगामहरू हुँदाखेरी पनि म गाउँछु अनि त्यति नै हो